ला भाइ ट्राफिक त पुरा जाम रहेछ त हौ अबो स्कुलमा पुग्नु पुग्छ कि पुग्दैन होला हौ मेरो नानीको त दुई बिसमा छुट्टी हुन्छ हो अन्त यहाँनिर यस्तो बेसी जाम रहेछ जूमा त्यो टुरिस्टहरू बेसी आएर होला है कस्तो बेसी जाम रहेछ नि आम्मामामामाम् अन्त यो जामबाट त अन्त छिरेर त म त दुई बिसमा पुग्दिनँ होला नि आबो बिस मिनटै छ पुग्नु अब बजार पुग्नु झन्डै दुई घन्टा जस्तो लाक् लाग्छ होला यो जाम हेर्दाखेरि त अन्त भाइ अर्को कुनै बाटो छैन अर्को चो सर्टकटरू जहाँनिर जाम हुँदैन नि हेर न अन्त मलाई त दुई बिसमा पुग्नु पर्छ नि हौ भाइ अलिक ए यताउति मिलाइदेउ न हौ एउटा यहाँ तल पनि अर्को बाटो छ भनेर सुनेको थिएँ मैले सर्टकट त्यताबाट जाँदा हुँदैन तर त्यहाँको बाटो चाहिँ अलिक सानो छ हरे हौ सानो दुइटा गाडी आँट्दैन हरे हजुर भाइ मलाई छिट्टो पुऱ्याइदेउ न हौ प्लिज